हजुर हजुर मेरो साथीको फुलको बिजनेस छ र त्यो फुलहरू तपाईँले सप्लाई गर्नु हुँदोरहेछ नि त्यो सोध्नुको लागि हजुर त्यो चाहिँ साथीले बेसीजस्तो सिजनल फ्लावर र इन्डोर प्लान्टहरू खोज्दै थियो

होइन हाम्रो त्यस्तो आइडिया त छैन हामी हामीलाई त्यो फुलको अनि त्यही जान्नुको लागि पनि हामीले तपाईँलाई फोन गरेको थियौँ अघि तपाईँकोमा अब लाइक हाम् बेसिकल्ली त हामीले हाम्रो क्याफेको लागि हेरेको अन्त कस्तो इन्डोर प्लान्टमा कतिवटा भेराइटी राम्रो हुन्छ अनि के गर्दा तै राम्रो हुन्छ त्यसलाई स्याहार सुसार कसरी गर्नुपर्ने भनेर पनि सोच्दै थियो हजुर हजुर ए हजुर अँ हुन्छ हजुर त्यही हामीले चाहिँ त्यही उयो गर्नु लागि चाहिँ साथीले नम्बर दिएको थियो तपाईँको त्यही उयो पत्तो गर्नु लागि चाहिँ हामीले तपाईँलाई फोन गरेको थियौँ ता कि के कसो हुन्छ

हजुर हुन्छ त्यसो भए कहिले हुन्छ तपाईँ एकपल्ट हामीलाई भन्नुहोस् हामी आउँछौँ नि